भारतीय स्वास्थ्य सेवा प्रणालीमा चाहिँ अब अहिले वर्तमान कालमा चाहिँ धेरै नै अब हाम्रो सरकारले चाहिँ धेरै नै विकास गर गराएको छ है अनि अहिले विकास पनि भएर गएको छ अहिले अरे जग्गा जग्गामा हेर्नु हो भने प्रायःजसो सब सेन्टरहरू राखिदिएको छ है अन्त अब हेल्थ सेन्टर हेल्थ सेन्टरको प्लस साइडमा पनि सब सेन्टर राखिन्छ जहाँ चाहिँ अहिले सित्तैमा अब साठी वर्षदेखि उँभोको मानिसहरूलाई त प्रेसर हाई हुने डर हुन् चान्सेस धेरै छ सुगरको अनि त्यहाँ पनि उनीहरूलाई हेल्थ सेन्टरमा मात्रै होइन हेल्थ सेन्टरको फेरि प्लस सब सेन्टरमा पनि उनीहरूलाई सित्तैमा सुगर जाँच गराइन्छ यो के भन्छ प्रेसर पनि नाप गरिदिन्छ है जस्तै कि अब एउटा कुनै गर्भवती महिलालई पनि हेल्थ सेन्टरमा त उनीहरूको प्रपर केयर हुन्छ हुन्छ र साथ साथै सब सेन्टरमा उनीहरूलाई पहिला ढेड महिनाको इन्जेक्सन पनि उनीहरूले गर्मेन्टले नै अब पारित गरेको है धेरै नै विकास भएर गएको छ उनीहरूलाई आइरनको ट्याब्लेटहरूदेखिको लिएर सबै कुरोमा नै फेसिलिटी छ अहिले होइन अहिले हेऱ्यौँ भने अहिले हामीले एज कम्पेर गरौँ भने चाहिँ हाम्रो देश भारत है भारतले चाहिँ अब धेरै नै विकास गरेको छ अन्य देशहरूभन्दा जस्तै अहिले नेपालमा हेऱ्यौँ भने नेपालमा धेरै नै मानिसहरूलाई समस्या समस्याले घेरिरहेको छ है जस्तै कि उनीहरूको अस्पतालहरूमा भन्छ कि अहिले यो नोकरीहरू कामकोहरू भन्छ कि साफ सफाइहरूमा भन्छ नेपाल भयो जस्तो कि बङ्लादेशमा पनि भयो बङ्लादेशको मान्छेहरू कति चाहिँ हाम्रो भारतमा उनीहरूले यो जाँचको निम्ति अस्पतालमा अब उनीहरूको बिमारीको जड चाहिँ के हो भन्ने खालि हाम्रो यहाँ के भन्छ भारतमा मात्र आइपुग्छ है उनीहरूले भारतमा उनीहरूको चेकअपहरू गर्नुको लागि उनीहरू आउँछ अब जस्तै हेऱ्यौँ भने यहाँनिर श्रीलङ्कामा पनि अहिले हालैको उयो पब्लिकहरूले नै अब उनीहरूको व्यवस्था राम्रो भएन जुन सरकारले दिनुपर्ने सहुलियतहरू पनि नदिएर अहिले मानिसहरू आक्रोशित भएर आफ्नै अस्पतालहरू पनि तोडेर है उनीहरू अहिले फेरि नै भारतमा नै उनीहरू आउनु प आउनुको लागि अब आइरहेको छ है र हामी अन्य देशहरूमाभन्दा चाहिँ अहिले भारत चाहिँ एकदमै धेरै नै विकास भएर गएको छ र अब अहिले हामी हेऱ्यौँ भने घर घरमा अहिले फेरि प्रत्येक राज्यले चाहिँ घर घरमा हेर्नु हो भने आशाकर्मीहरू त्यतिकै छन् है घर घरमा गएर एक एकवटा बिमारीहरू जाँच गराइने कति अब हिँड्नु नसक्ने अवस्थामा भएका बुढेसकालमा पुग्नु भएका बाजे बोजूहरू पनि होइन हुनुहुन्छ उहाँहरूलाई पनि घर घरमा गएर बिपी चेक गरेर सुगर चेक गरेर थाइरड टाइफाइडहरू जस्ता धेरै अन्य बिमारीहरू पनि उहाँहरूले चेक गर्नुहुन्छ है अनि त्यसको खण्डमा पनि फेरि दबाईको दबाईको सुविधाहरू पनि दिइरहेको छ आशाकर्मीहरूले पनि घर घरमा गएर पुरै राखिदिएकै छ है अनि फेरि हामी बिपिएल भन्छौँ बिपिएलमा फेरि हामीले स्वास्थ्य साथी कार्ड पनि पाउँदैछौँ अहिले राज्य सरकारले दिएको है राज्य सरकारले त केको केन्द्र सरकारले नै पारिसत गरेर चाहिँ अब राज्य सरकारमा सबै सबैमा फैलिसकेको छ है स्वास्थ्यसाथी कार्डले गर्दाखेरि चाहिँ अहिले हामीले त्यसबाट पनि हामीले यो सुविधाहरू प्राप्त गर्न सक्छौँ हस्पिटलहरूमा गएर है अनि अहिले साफ सफाइको कुराहरू गर्नु हो भने अहिले स्वच्छ भारत अभियानहरू चलेको छ हाम्रो देशमा है इन्डियामा अहिले चाहिँ त्यस्तो अब स्वच्छ भारत अभियानले गर्दा त जग्गा जग्गा जग्गा जग्गा मात्र अहिले गाउँ घर समाज बस्ती सबै जग्गामा चाहिँ अहिले मानिसहरूले यति साह्रो विकासहरू गरिसकेको छन् साफ सफाइ राख्नु अर्ग्यानिक खानु है खानपानमा पनि त्यस्तै मानिसहरूले अहिले जोगाडहरू गर्दैछन् अनि साफ सफाइमा पनि त्यस्तै राम्रोहरू खाद्यपदार्थहरू पनि राम्रो राम्रो अहिले गर्दैछन् है अनि र कुन कुरामा सुधार गर्नु पर्ने भन्ने कुरा चाहिँ एउटा मलाई लागेको छ है अहिले प्राइभेट हस्पिटलमा त्यो जति अहिले हस्पिटल अब अहिले हामी गर्मेन्ट हस्पिटलमा जति फेसिलिटी पाउँदैछौँ है जति प्रपर हामीले केयर अझै त्योभन्दा बढ्ता अझै भएर जावोस् जुन प्राइभेट हस्पिटलमा मानिस जातिहरूले है अब भएको नभएको पैसाहरू फ्याँकेर प्राइभेटमा पनि त्यही डक्टर र यता गर्मेन्टमा पनि त्यही डक्टर त्यति फरक हो त टाइमको चाहिँ अलिक मेन्टेन गर्दैन क्या टाइमको चाहिँ अलिक मेन्टेन गर्नुपर्ने हो जस्तो चाहिँ अब यता गर्मेन्टमा हो भने लामो लाइनमा बसेर बस्नु पर्ने हुन्छ बिमारीहरू कति साह्रो परेर बसेको हुन्छ अनि अनि फेरि त्यही डक्टर प्राइभेटमा उनीहरूको क्लिनिकमा गएर आफ्नो काम सकेर पैसा कमाउने सकेर मात्रै उनीहरूको यहाँनिर फेरि प्रा गर्मेन्टमा पाउने गर्दछ अनि त्यसमा मलाई चाहिँ लाग्दछ उनीहरूले चाहिँ प्रपर केयर चाहिँ पहिला जुन गर्मेन्टले दिएको कुरो चाहिँ पहिला गर्मेन्टलाई नै प्रायोरिटी दिनुपर्ने हो भन्ने मलाई लाग्दछ